पश्चिम बङ्गालको प्राविधिक क्षेत्रले उच्च प्रतिभालाई वा सिपलाई आकर्षित गर्नको लागि अथवा कायम गर्नका लागि विभिन्न प्रकारको योजनाहरू को रूपरेखाहरू तयार गरिएको छ है त्यसमै एउटा योजना आउँछ जुन चाहिँ यो योजना चाहिँ एउटा हाम्रो करियरसँग रिलेटेड छ है करियरसँग रिलेटेड छ जुन चाहिँ योजना चाहिँ मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले पनि घोषणा गरिसक्नु भएको छ गरिसक्नु भएको छ उक्त योजना र त्यो योजनाको लागि हरेक वर्ष हाम्रो पश्चिम बङ्गाल राज्यभरि नै हुने द्वारे सरकार क्याम्पमा पनि एउटा स्टल बस्ने गर्छ र विभागबाट एकजना विशेष व्यक्तिको उपस्थित उपस्थिति रहने गर्छ र त्यहाँ चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जति पनि अठार वर्ष पुगेका क्लास टेन क्लास ट्वेल्भ पास गरेका हाम्रो पासआउट हाम्रो दाजुभाइ दिदीबहिनीहरूले गएर त्यहाँ त्यहाँनिर फर्म भर्नुपर्ने हुन्छ अनि फर्म भरिसकेपश्चात् पछि चाहिँ त्यो गरिसकेपछि त्यहाँदेखि एउटा डाटा कलेक्सन गरिसकेपछि उहाँहरूलाई बोलाइन्छ र बोलाएर उहाँहरूलाई कुन क्षेत्रमा उहाँहरूको उहाँहरू निपुण निपुण छ भन्ने कुरामा कुराको लागि चाहिँ उहाँहरूलाई एउटा गेम खेलाइने गरिन्छ र जुन एउटा गेम यस्तो खालको गेम हुन्छ त्यहाँनिर कि जुन गेम खेल्दाखेरि चाहिँ त्यहाँनिर थाहा पाउँछ कि त्यो व्यक्ति विशेष व्यक्तिले कुन क्षेत्रमा चाहिँ उहाँ एकदमै निपुण हुनुहुन्छ र कुन क्षेत्रमा उहाँले आफ्नो करियर बनाउन सक्नुहुन्छ भनेर त्यो छानिसकेपछि उहाँलाई त्यही विषयमा तालिम दिने पनि एउटा प्रबन्ध गरिएको छ र जुन विषयमा हाम्रो कतिजना हाम्रो युवा युवाहरूलाई थाहा पनि नभएको विशेष म तपाईँहरूलाई जानकारी गराउन चाहेँ र आउँदो हाम्रो जति पनि द्वारे सरकार क्याम्पहरू सायदै यो वर्ष आउने वर्षमा लाग्यो भने उक्त ठाउँमा गएर यो वर्कसप प्रोभाइड जबहरू करियर ओरिएन्टेड जबहरूको लागि चाहिँ हामीले त्यहाँनिर पनि आवेदनको फारम भरेर आफ्नो जीवनउपार्जनको लागि केही राम्रो कामहरू हामीले पाउनसक्छौँ भन्ने लाग्दछ